अँ हजुर यो तपाईँको जोमेटो फुड सर्भिस हो हजुर मलाई अलिकति खाना अर्डर गर्नु थियो है अहिले हालैमा खानाहरू के के पाइन्छ होला है यस विषयमा तपाईँले मलाई अलिकति जानकारी दिनुभयो भने धेरै राम्रो हुन्थ्यो र यस अहिले हालैमा तपाईँको एप्प जुन चाहिँ जोमेटो एप्प छ है त्यो एप्पद्वारा तपाईँको कुनै पनि अफरहरू छ कि है कुनै पनि तपाईँ टू बाई गेट वान फ्री छ कि है तपाईँले मलाई त्यसबारे पनि अलिकति जानकारी दिनुभए धेरै राम्रो हुन्थ्यो है र तपाईँको वेबसाइट खोल्दाखेरि पनि मैले धेरै एप्समा देखिसकेको थिएँ है त्यसमा अफरहरू धेरै देखिएको थियो है हामीले जस्तै सपोज तिनवटा सेन्डविच किन्यो भने दुईवटा फ्री पाइन्छ भन्ने कुराहरू है र यसबारे अलिकति जाँच गर्न पाए धेरै राम्रो हुन्थ्यो कि